कुखुरालाई चाहिँ हामीले घरमै भएको ऊ यो उयो आहारहरू दिन्छौँ के अरे अब चामल चामल चाहिँ दिँदैनौँ हामी भात दिन्छौँ अब घरमा भएको मकै भटमास त्यसरी हरियोपरियो सब्जीहरूको छिल्काहरू अन्त त्यहाँबाट ऊ यो के अरे भात पकाएर तातो तातो भातहरू त्यसरी दिन्छौँ अन्त कुखुरालाई अब छिटो बढाउनुको लागि तातो भात अब ऊ योहरू दिन्छौँ आटाको मुसेर डल्लो पनि बनाएर हामी त्यसरी दिन्छु कुखुरालाई कुखुराले अन्डा पारोस् छिटो भनेर घरको कुखुरालाई चाहिँ अन्त अब त्यो बोइलर कुखुरा जुन चाहिँ हुन्छ त्यो बोइलरलाई चाहिँ अब किनेकोहरू दिनु पर्छ यस्तोहरू खाँदैन त्यस्तोहरू अब किनेको मकैको त्यो ऊ योहरू अब मकैको च्याख्लाहरू अब घरकोलाई चाहिँ अब मकैको च्याख्लाहरू दिन्छौँ तर अब के बोइलरलाई चाहिँ ऊ यो दिन्छौँ के अरे अब किनेकै दानाहरू दिन्छौँ त्यसले चाहिँ अब यस्तोहरू खाँदैन घरको जुन चाहिँ छ त्यो आहरहरू किनेकोले खाँदैन किनको अब ऊ यो बोइलर कुखुराले चाहिँ खाँदैन अब घरको कुखुराहरूले चाहिँ सबै नै खान्छ हरियोपरियो सब्जीको छिल्का भात मुसेर दाल भात मुसेर अब तातो तातो भातहरू दिँदाखेरि चाहिँ अब छिटो अन्डा पार्छ छिटो चल्लाहरू दिन्छ भनेर चाहिँ अब त्यस्तोहरू पाउँछौँ छिटो गरेर छिटो बढाउनको लागि कुखरालाई अब त्यस्तै आहारहरू दिनुपर्छ राम्रोसँगले खानाहरू खुवायो भनेदेखि चाहिँ अब छिटो चल्लाहरू हुर्काउने बिमारी नलाग्ने माकुराहरू त्यस्तोहरू अब पाउँछ अब माकुरा ऊ योहरू खुवाएर चाहिँ अब छिटो हुर्किन्छ अब यसो स ऊ यो कमिलाहरू माकुराहरू त्यस्तोहरू खायो भनेदेखि चाहिँ किराफट्याङ्ग्रा खाँदाखेरि चाहिँ छिटो हुर्किन्छ भन्दो रहेछ किराफट्याङ्ग्राहरू पनि खान्छ हरियो घाँसहरू खानु पायो भनेदेखि अझ छिटो कुखुरा बढ्दो रहेछ अनि अब ऊ यो गाउँ अब यो त गाउँ हो गाउँमा अब हरियोपरियो घाँसहरू पनि खाइन्छ कुखुराले त्यसले गर्दाखेरि चाहिँ कुखुराले अब मजाले नै अब चल्लाहरू दिने छिटो छिटो अन्डाहरू पार्ने छिटो चल्ला छोड्ने त्यस्तो गर्छ अनि पानीहरू अब कुखुरालाई अब मजाले अब बटुकामा राखेर दिन्छौँ अब पानी पनि त्यसरी चाहिँ अब हामीले कुखुराको ऊ यो चाहिँ गर्छौँ त्यसरी कुखरालाई चाहिँ